म जातको नेवार परेकोले नेवारहरूको विधि एउटा अचम्मको पो छ क्या किनकि जब हाम्रो बेलिकर्म भनिन्छ बेलिकर्म भनेको चाहिँ अविवाहित जो नारी छ त्यो नारीको चाहिँ बेलसँग उसको विवाह गरिन्छ त्यसलाई बेल कर्म पनि भनिन्छ अनि यो बेल कर्म चाहिँ एउटामा चाहिँ एउटा यस्तो अचम्मको छ कि अब त्यो अब पहिला पहिला जस्तै अब बुढा आफ्नो पति मरे पछि चाहिँ पत्नि चाहिँ त्यो उसमा जानु पर्ने पतिसँगै आफू सती जानु पर्नेथ्यो र हाम्रो नेवारहरूले चाहिँ त्यति बेलाको एड्भान्सहरू अलिकति अब त्यसलाई चाहिँ बेलिकर्म गर्ने र त्यो उसको बुढा यदि मोरेर गयो भने त्यो बेल चाहिँ राम्रो छ भने ऊ चाहिँ सती जानु पर्दैन थियो र यसरी चाहिँ सती प्रथादेखि चाहिँ हाम्रो नेवारहरूले चाहिँ आफ्नो छोरी चेलीहरूलाई बचाएर राख्ने एउटा बेलिकर्मै यो प्रथा